हेलो सुन्दैछ बोलेको म ए तपाईँलाई त मैले अन्त खै तपाईँले मासु पठाउनु भएको त सढेको रहेछ त अन्त ए तपाईँलाई यस्तो विश्वास गरेर मैले है त दुई सय रुपियाँ किलोको भैँसीको मासु त्यस्तो तपाईँलाई अब विश्वास गरेर पैसै दिएर पठाएको तर पनि तपाईँले त्यस्तो गर्नुहुन्छ

त्यो त त्यो त भएन नि हौ अन्त त्यसरी त कहाँ हौ अब्बुई तपाईँ झन विश्वास गरेर झन त्यस्तो पैसा पठाई पठाई खै यो त अन्त पुरै सढिएको गलिएको आइपुगेछ त अन्त कसरी चाहिँ सढेको चाहिँ आइपुग्यो हौ यो त भएन त अन्त त्यस्तो गर्नु हुँदैन है हेर्छु अब अहिले क् गाडीमा हेर्नु गाडीमा हेरेको खै सढेको रहेछ झन मैले झन त्यत्रो पैसा दिई दिई पठाएको

त्यस्तो हुँदैन है तपाईँलाई झन अगाडि पैसा दिइसकेको छु मैले ओ तपाईँ हेरेर पठाइदिनुहोस् अब खै यस्तो सढेको आइपुगेछ मासु त खै अब मलाई त्यस्तै आयो यहाँ मासु है त्यस्तो आएको छ के चाहिँ गर्नु म पनि अब अन्त तपाईँलाई पैसा दिएरै पठाएको मैले पनि त्यस्तो ढाँट छल केही गरेको छुइनँ तपाईँलाई पैसा रुङाएको पनि छुइनँ है मैले होइन होइन दाजु यहाँ आएर तपाईँ पनि हेर्नु सक्नुहुन्छ है यहाँ एकदम सढेको आएछ यो चाहिँ म मान्दिनँ म पनि मान्दिनँ अब त्यस्तो हुँदैन नि हुन्छ अब तपाईँ पनि अब सधैँको गोस हो अब हुन्छ अब हुन्छ हुन्छ हुन्छ

हजुर खै अब त्यसो भन्नु हुँदैन अब हुन्छ तपाईँ पनि